मलाई चाहिँ भ्रमण गर्न चाहिँ दुबई धेरै राम्रो लाग्छ किनभने तिनीहरूको त्यहाँनेर एउटा बुर्ज खलिफा छ संसारभरि सबभन्दा अग्लो बिल्डिङ त्यहाँनेर छ र त्यहाँनेर जानु अर्को दोस्रो चाहिँ केदारनाथ केदारनाथ एकदमै मलाई मन परेको ठाउँ चाहिँ त्यहाँनेर भ्रमण गर्नु मन परेको ठाउँ चाहिँ